ओए सुन न मैले अस्ति रेजर किनेको थिएँ कि त्यहाँ दोकानबाट कस्तो राम्रो रहेछ चार पाँचपल्ट काटिसकेँ तर पनि भुत्ते नै हुँदैन एकदम राम्रो रहेछ तैँले पनि त्यहीँबाट किन ल राम्रो रहेछ है भाइले पनि चलाइरहेको थियो मैले पनि तिन चारपल्ट चलाइसकेँ केही बिग्रेको पनि छैन राम्रै रहेछ नरम